मैले चाहिँ एक महिना अगाडि फेसबुकमा एउटा एड देखेको थिएँ र त्यो त्यो के को एड देखेको भन्दाखेरि चाहिँ त्यसमा चाहिँ लेक्मीको एउटा सनस्क्रिनको प्रडक्ट थियो र मलाई चाहिँ एकदम त्यो एड मन परेर चाहिँ मैले त्यो लेक्मीको सनस्क्रिन चाहिँ मगाएको थिएँ र त्यो मगाएर चाहिँ चार दिन भित्रमा आइपुगेको थियो र त्यो चाहिँ त्यो चाहिँ मैले अहिले डेली युज गरिरहको छु र त्यसलाई मैले युज गर्दाखेरि चाहिँ एकदमै राम्रो रहेछ त्यसको त्यसको एकदम पोजेटिभिटी एकदमै राम्रो रहेछ हामी जब बाहिर जाँदाखेरि सनस्क्रिन लाउँछ तब एकदमै स्किनलाई पनि राम्रो सनदेखि राम्रो प्रोटेक्ट गर्ने रहेछ यो प्रडक्टले गर्दाखेरि चाहिँ स्किनहरूलाई पनि स्मुथ बनाइदिएर नफुटिने स्मुदी बनाइदिएर यो सनलाई सनसँग पनि पुरा प्रोटेक्ट गर्दो रहेछ यो प्रडक्ट यो प्रडक्ट चाहिँ एकदमै राम्रो रहेछ र मलाई चाहिँ एकदमै मन पऱ्यो